हेलो ओ पल्लवी मैले अस्ति त्यो कुर्ती किन्छु भनेको थिएँ नि हो त्यो मैले किनेँ नि कस्तो मजाको रहेछ हो क कपडा पनि कस्तो मजाको फिटिङ न फिटिङ जिउमा पनि कति मजाले हुने अनि त्यो बिचगल्लीबाट किनेको थिएँ कि अन्त कस्तो राम्रो अन्त कस्तो लगाउँदा पनि कम्ती कम्फोर्टेबल हुँदैन हो साथीहरूले पनि अब अँ कति मजाको भन्छ हो तिमीले नि किन्छु भन्दै थियौ नि हो त्यहीँबाट किन ल अब जाडोमा लगाउँदा पनि अब ठिकै हुने हो गरममा लगाउँदा पनि कस्तो शीतल देख्ने अनि सबैले साथीहरूले पनि पुरा मनपरायो हो त्यो कुर्ता कस्तो राम्रो रहेछ कस्तो अब गरममा पनि कस्तो शीतल न शीतल देखाउने हो अन्त सबैले सोधेर हो कहाँबाट किनेको हो कस्तो हो मनपराएर हो मम्मीले पनि कस्तो मनपराए मम्मी पापाहरूले पनि अन्त कस्तो राम्रो रहेछ त्यो कपडा त्यही तिमीले किन्छौ भने त्यहीँबाट किन न दामी रहेछ